धर्मले विशेष गरेर सामुदायिक सेवाहरू अधिक मात्रा नै सिकाउने गरेको पाइन्छ र विशेष गरेर दान दक्षिणा बारे एकदम गहिरो विश्वास रहेको छ गरीब दुखीलाई समाजका निम्न र निम्नत्तर वर्गमा मानिसहरूलाई दान दक्षिणा गरेर दानहरू दिएर उनीहरूको जीवनको उत्थान र उत्थापनको लागि पनि यस धर्मले सामुदायिक सेवा पुऱ्याइरहेको छ र विशेष गरेर विभिन्न वृद्धाश्रमहरूतिर गएर आफ्नो आफ्नो शक्ति आफ्नो ऊर्जाद्वारा आफूले भ्याएसम्म विभिन्न कर्महरूद्वारा विभिन्न आफ्नो उपादानद्वारा चाहिँ विभिन्न खाना खुवाउने जस्ता कामहरू पनि यस धर्मको माध्यमद्वारा यहाँ गरिएको पाइन्छ र यसले सामुदायिक सेवामा पनि विशेष अभ्यास गरिरहेको देख्नमा पाइन्छ र त्यस्ता विधिहरू पनि छन् जसमा चाहिँ दान दक्षिणा दिने र विभिन्न ठाउँमा गएर कर्मकान्ड गर्ने र विभिन्न दक्षिणाहरू दिने जस्ता विधिहरू पनि रहेका छन्